हाम्रो नेपाली संस्कृतिमा चाहिँ धेरै नै ऊ त्यो चाढहरू मनाइन्छ किनकि हाम्रो यहाँ त्यो सिलगढीमा चाहिँ धेरै धुमधामले दसैँ तिहार मनाउने गरिन्छ किनकि हाम्रो यहाँ धेरै नै पूजाहरू दुर्गा पूजाको चाहिँ धेरै नै महत्त्व छ किनकि हाम्रो यहाँ नेपाली सिलगढीमा चाहिँ हाम्रो नेपालीहरू सबैजना हुन्छ हो धेरै नै राम्रो हुन्छ धेरै नै दसैँ दसैँको उसमा टिकाहरू लगाइन्छ दशामीको दिनमा टिकाहरू लगाइन्छ नौरत्रीमा दुर्गा माताको पूजाहरू गरिन्छ हो व्रत लिइन्छ नन् भेज खाइँदैन पुरा साफ सुथ्रामा घर परिष्कार गरी राखेर व्रत बसिन्छ त्यो सब कुराहरू हामी गरिन्छ तिहारमा चाहिँ भाइ टिकाहरू लगाइन्छ काग तिहार कुकुर तिहार यो सब धेरै नै हामी गर् गर्छौँ धेरै नै रमाइलो हुन्छ धेरै नै हामी यो सब मान्ने गर्छौँ यो सबै गर्छु दसैँ तिहारमा हाम्रो नेपाली संस्कृतिको यही नै हो